अब यो चराहरूलाई चाहिँ आकर्षित गर्नुको लागि चाहिँ अब सुझाउ चाहिँ म के दिन्छु भन्दाखेरी चाहिँ अब फुलहरू रोप्नु पऱ्यो त्यहाँदेखि अब ट्री प्लान्टेसनहरू गर्नु पऱ्यो अनि अब हाम मेरो घर त अब कमानमा छ अनि अब हाम्रो के भन्छ बगैँचाहरू पनि सानो छ त्यसमा फुलहरू छ त्यहाँ चरा चुरुङ्गीहरू आउँछ त्यहाँदेखि फुलहरू पनि रोप्नु पऱ्यो त्यहाँदेखि के गर्नु पऱ्यो भन्दाखेरि अब रुखहरू रोप्नु पऱ्यो अब हाम्रो मेरो घरको अलिकति माथिल्लोपट्टि चाहिँ एउटा बरको रुख छ त्यहाँ चाहिँ बरहरू जब फल्दाखेरि चाहिँ चराहरू चाहिँ त्यहाँ चाहिँ धेरै आइरहन्छ त्यहाँदेखि पिपलको रुखहरू पनि छ अनि कतिवटा अब यो हाम्रो अब एग्रिकल्चरल बेस्ड हो अब कतिवटा अब एग्रिकल्चरल प्रडक्ट्सहरू पनि अब हाम्रो त्यहाँ रोपेको हुन्छ हो त्यहाँतिर पनि आइरहन्छ अनि अरू चाहिँ के छ भन्दाखेरि चाहिँ

चराहरूको लागि चाहिँ अब के पनि चराहरू आयो भने चाहिँ अब म त्यसलाई पानीहरू पनि राखिदिन्छु अब भातहरू पनि दिन्छु छोडाएर त्यहाँदेखि त्यो मकैहरू पनि दिन् मकैहरू भन्दा अरू त्यो के के त्यो चामलहरू पनि दिन्छु परे परेवाहरू आयो भने गहुँहरू पनि दिन्छु उनीरू अब आकर्षित गर्नुको लागि चाहिँ एउटा घरहरू बनाइदियो भने चाहिँ उनीरू आएर त्यहाँ बस्छ अब जस्तो हामी मान्छे जस्तो त हो अब हामी जस्तो हामीलाई घर चाहिन्छ उनीहरूलाई पनि घरहरू चाहिन्छ उनीहरूको लागि घरहरू बनाइदियो भने चाहिँ एकदमै राम्रो हुन्छ